आजको संसारमा नेपाली भाषा बोल्नेहरूलाई धेरै समस्याहरू झेल्नु परिरहेछ कतिपय स्कुलहरूमा नेपाली भाषा बोल्नु बन्द गर्नलाई विद्यार्थीहरूलाई सजाय दिनेगर्छ र त्यसले पछि गएर नेपाली भाषा सङ्कटमा पर्दै गइरहेछ अफिसमा नेपाली भाषामा लेखिएको आवेदन पत्र नचल्ने कुनै नोकरीको लागि इन्टरभ्यूमा नेपालीमा बोल्नु नपाउने अथवा नेपाली बोल्दा काम नपाउने आदि समस्याहरू आजको दिनमा दिनदिनै भइरहेको छ